हेलो यो गीता ट्राभल एजेन्सी हो म मेरो साथीहरू जा भोलि घुम्नु जानु छ कि डेलो मेरो त मेरोमा कार्ड पनि छ तपाईँहरूको तपाईँको अलिकति मिलाइदिनुहोस् न ल हिजोअस्ति भर्खर सिलगढी ल गएको तपाईँकै गाडीमा तपाईँकै गाडी लगेको थिएँ नि मैले मलाई मिलाइ दिनुहोस् ल बेसी छैन हामी तिनजना साथीहरू अन्त मेरो हस्बेन्ड मेरो नानी म हामी पाँचजना जस्तो हुन्छ होला हौ मिलाइ दिनुहोस् न ल टू थाउजन्ड चाहिँ होइन कि वान थाउजन्ड जस्तोमा चाहिँ मिलाइदिनुहोस् न ल थ्याङ्क यू